हामी यहाँ दार्जिलिङभित्रमै चाहिँ हामी यातायात गर्नको निम्ति चाहिँ एकदमै यहाँ अब यो प्राइभेट गाडीहरू पनि हिँडिरहेकै हुन्छ है र हाम्रो यहाँ आफ्नो आफ्नो ठाउँमा जाने चाहिँ स्ट्यान्ड हुन्छ जस्तै गा ए सिङमारी स्ट्यान्ड भन्छ सिङमारीबाट दार्जिलिङ बजार आइपुग्नुको लागि त्यहाँको गोटे गाडी भन्छ गोटे गाडीमा चाहिँ हामी चढेर आउने गर्छौँ जस्तै यहाँबाट डाली जानुको निम्ति डाली स्ट्यान्ड भन्छ डाली स्ट्यान्ड भ बसेपछि त्यहाँनिर फेरि गाडी हिँड्ने गर्छ है अब ठुलो गाडी बाह्रजना ए एघारजना चढ्ने गाडी हुन्छ अनि जस्तै घुम घुम जानुपऱ्यो भने स्ट्यान्डै हुन्छ स्ट्यान्डमा नै हामी गएर त्यहाँबाट गाडी पाउँछ अब कतिजनाले आफ्नो प्राइभेट गाडीहरू पनि पो लिएर हिँड्नसक्छ तर हामी सबैजनाको निम्ति हो भने चाहिँ आफ्नो आफ्नो स्ट्यान्डमा गयोपछि चाहिँ त्यहाँ गाडी पाउने गर्छ र त्यो गोटे गाडी भन्छ भाडामा चाहिँ हामी हिँड्ने गर्छौँ भाडाको गाडीमा चाहिँ हामी ओहोरदोहोर गर्नसक्छौँ